चाडबाड धार्मिक अवसरको लागि देवताको मूर्ति त त्यस्तो बनाएको त छुइनँ तर अब पूजाहरू गर्दाखेरि कोही बेला त्यो माटोको धेरै चाहिँ आकारहरू बनाइन्छ कुसको आकारहरू बनाइन्छ त्यही नै छ अनुभव त अब राम्रो लाग्छ त्यस्तो बनाउँदाखेरि केही कुरा नयाँ गर्दा नजानेको कुरा सिक्नुपर्ने कुराहरू गर्दाखेरि राम्रो लाग्छ